मलाई आकर्षित गर्ने तारा अथवा ग्रहमध्ये जुन एउटा हो किनभने जुनबाट हामीहरूले रातको समय उज्यालो पाउने गर्छन् यसर्थ यस ग्रह अथवा जुनले हामी मानिसहरूलाई उज्यालो प्रकाश दिएर धेरै सेभ गरिरहेको छ